हाम्रो क्षेत्रमा संस्थाहरू जस्तै बोस इन्स्टिट्युड अफ साइन्स एन्ड टेक्नोलोजी गभर्नमेन्ट कलेज र नर्थ बेङ्गाल युनिभर्सिटीहरू छन् जसले स्टेम क्षेत्रहरूमा शिक्षा वा अनुसन्धान प्रदान गर्दछ